मैले चाहिँ एचएनएमको साइटबाट चाहिँ एउटा चङ्की स्यान्डल्स र एउटा ड्रेस एड टु कार्ट गरि राखेको थिएँ अन्त त्यसबाट चाहिँ दुई महिना भइसक्यो तर पनि रिस्टकमै आएको छैन त्यही भएर चाहिँ म त्यो जति पनि आइटमहरू एड टु कार्ट गरिराखेको थिएँ त्यो चाहिँ हटाउनु चाहन्छु